सत्य घटनामा आधारित एउटा पुस्तक कुनै पनि पुस्तकहरू मध्ये कुरा गर्नु पर्दा मलाई अब एउटा मन परेको भनौँ त्यो एउटा अटोबायोग्राफी नै हो है महात्मा गान्धीको एक्सपिरियन्स विथ द ट्रुथ त्यो बुक चाहिँ मलाई एकदमै त्यो किताब मलाई एकदमै राम्रो लाग्छ अनि त्यसमा चाहिँ महात्मा गान्धीले आफ्नो जीवनको हरएक कुरोहरूलाई उहाँले त्यहाँ बुकबाट त्यो किताबबाट हामीलाई बताउन चाहनु भएको छ है अनि त्यो बुक पनि एकदमै रोचक छ उहाँले हरएक घटनाहरूलाई यति सरल भाषामा यति सरल तरिकाले उहाँहरूले बताउनु भएको छ जसबाट हामीलाई पनि प्रेरणा मिल्छ हामीले पनि आफ्ना देशको निम्ति आफ्नो ठाउँको निम्ति आफ्नो मानिस आफ्नो गाउँ ठाउँको मानिसहरूको निम्ति कुछ गर्ने भन्ने एउटा हामीले प्रेरणा पाउँछौँ अनि त्यो बुक चाहिँ मलाई एकदमै पढ्नु मन पर्छ अनि एकदमै रोचक छ